जब मैले टुवेल्भ पास गरेँ तब चाहिँ मलाई पुरा टेन्सन भइरहेको थियो पढ्नु कि नपढ्नु कलेज गर्नु कि नगर्नु भनेर अनि त्यस्तै भइरहेको थियो अनि मैले दादा दादा दादी अब मम्मीलाई बाजे बज्यूलाई सल्लाह गरेँ पढ्नु कि नपढ्नुहरू भनेर उनीहरू पनि उनीहरूले पनि पुरा सपोर्ट गर्नुभयो पढ् ठुलो मान्छे हुनुपर्छहरू भन्दै अनि कलेजमा त फर्म भरेँ तर नाम आउँछ कि आउँदैन भन्ने पुरा टेन्सन थियो दुईवटा कलेजमा नाम भरेको थिएँ अनि एउटा दुईवटैमा आएको थियो तर मैले गभर्नमेन्ट कलेजमा नाम आएर अहिले चाहिँ त्यसमा पढ्दैछु अनि बस्नेहरूको नि पुरा टेन्सन थियो अन्त अहिले म दिदीसँगै बस्दैछु दिदी काम गर्नुहुँदैछ अन्त म दिदीसँगै बस्दैछु